हामी घरमा तुलसी र अन्य जडीबुटीहरू हामी घरमै उब्जाउँछौँ किनभने अब मान्छेलाई मेन भनेको आउने भनेको ज्वरो सर्दी ज्वरो सर्दी अब फिवरहरू भइबस्छ गाउँबस्तीतिर अन्त धुलोमुलो बाटोको त्यस्तै हुन्छ त्यही भएर चाहिँ हामी औषधी जडीबुटीहरू चाहिँ हामी घरमै रोप्ने गरेका छौँ अब यहाँनिर गाउँ बस्तीतिर त अब त्यस्तो हस्पिटल क्लिनिक क्लिनिकहरू छैन अब त्यसको त्यसको प्रबन्धहरू नभएको कारणले गर्दाखेरि चाहिँ त्यस्तो हामी प्राय जस्तो सर्दी ज्वरो आउँदाखेरि चाहिँ हामी तुलसीहरू बोइलहरू गरेर हामी त्यही नै खाने गरेका छौँ होइन अनि यो चाहिँ अब हस्पिटलमा जसमा यो एन्टिबायोटिकभन्दा चाहिँ एकदम राम्रो हो जस्तो लाग्छ किनभने अब त्यो बोइल गरेर खाइसकेपछि सर्दी ज्वरो जस्तै सर्दी ज्वरो पनि जाती जाती भएको छ त्यही भएर चाहिँ हामीलाई एन्टिबायोटिक भन्दाखेरि चाहिँ हामीलाई जडीबुटी नै जडीबुटी नै राम्रो हो जस्तो लाग्छ